हाम्रो गाउँबाट मार्केट टाढो पर्छ मार्केट जानको लागि बिहान छिटो निस्किनुपर्छ यता गाडीहरू पनि भेटाउँदैनौँ छिटो अनि अनि हामी मार्केट गइकन घरको सौदाहरू गर्छौँ यस्तै पियाज आलु के के सागसब्जीहरू किन्छौँ अनि यता मार्केटमा राम्रो सब्जीहरू त्यत्ति पाउँदैन पनि त्यही लागि बिहानै निस्किनुपर्छ बिहान बिहान ताजा सब्जीहरू पाउँछ अनि हामी मार्केट गइकन यता होटलहरूतिर पनि पस्छौँ यस्तो घुम्छौँ खान्छौँ डुल्छौँ साथीहरूसँग यस्तो खाता पेपर खाता पेलसिन यस्तो किन्छौँ अनि साथी साथी घुम्नु पनि जान्छौँ मार्केटमा अनि यता ब्याङ्कहरू पनि पस्नु हुन्छ अन्त त्यतैपट्टि घुम्छौँ बजारतिर पुरा घुम्छौँ यस्तो बजारमा पुच्काहरू खान जान्छौँ मार्केटमा यस्तो दबाईहरू किन्छौँ अनि दबाईहरू किनिकन यस्तो घुम्नु पनि जान्छौँ यताउता मार्केटमा यस्तो घरको सौदा सबै किन्छौँ सौदाहरू चामलहरू आलु यस्तो पियाजहरू सबै किन्छौँ हामी